हजुर म प्रायः रेसिपी जस्तै नै गर्छु र प्रायः ठाउँमा रेसिपी बाहेकदेखि पनि धेरै चेन्जेसहरू गर्ने गर्छु र अनि विशेष गरेर चाहिँ मानिसहरूको रुचिअनुसार मानिसहरूलाई कस्तो खानु मनपराउनु हुन्छ कोहीलाई पिरो कम्ती स्पाइसी कम्ती भएको कोहीलाई मसला कम्ती भएको अनि कोहीलाई ओइल कम्ती भएको त्यस्तोमा धेरै चेन्जेसहरू ल्याउनुपर्छ पनि र गर्छु पनि र अहिले नानीहरूले बेसी स्पाइसी खाँदैन है अहिले धेरै अब ग्यासको प्रब्लम कोहीलाई केको प्रब्लमहरू हुन्छ त्यसमा ओइल ओइल चाहिँ कम नै गर्ने गर्छु र मसलाहरू पनि कमै गर्छु र राम्रो होस् मिठो होस् कम्ती खर्चमा पनि होस् है अनि प्रायः मसला त कमै गरेको राम्रो हो कतिलाई त्यही रेसिपी अब जस्तोको त्यस्तै मनपराउँछ भने त्यस्तै पनि म बनाउने गर्छु र प्रायः कति चाहिँ म चेन्ज गर्छु कुन ठाउँमा अब खोर्सानी धेरै लाग्नेमा कम लाग्ने है त्यसको बादमा क्याप्सिकम ओनियन त्यस्तै लगाएर कोहीमा मसला बेसी लाग्दैछ भने त्यसमा मसला पनि कम थप्ने गर्छु है त्यसमा अरू नै इन्ग्रिडियन्सहरूलाई एड गर्छु र त्यस्तै अब मान्छेको उहाँहरूको कस्तो छ अब खाने र कस्तो अर्डर हुन्छ त्यहीअनुसारै म बनाउने गर्छु